भान्साकोठा भनेको चाहिँ खाना बनाउने ठाउँ हो खाना बनाउँदै परिवारहरूसँग बातचित मार्दै खाना पकाउनुपर्छ अनि कोही बेला पाहुनापात आउँछ ती पाहुनापातहरूसँग पनि गफ गर्दै खाना पकाउँदै तल्लो घरबाट कोही मामा पर्ने आउँछ पल्लो घरबाट कोही भाउजू पर्ने आउँछ कोही दिदी पर्ने आउँछ धेरैजना हुन्छौँ त्यो भान्साकोठामा त्यति बेला कति खुसी लाग्छ र बात मार्दै रमाउँदै खाना बनाउँछु खाना खाँदै नानीहरू बालबच्चासँग बसेर दुःखसुखको कोही बेला बात मार्छु कोही बेला त्यस्तै गाउँ छरछिमेकीको केही कुरा चलेको हुन्छ र त्यो विषयमा बात मार्छौँ कोही बेला अरू अरू कुरा गर्छौँ परिवार बसेको बेलामा अरू बेला त भेट साह्रै भेटघाटै हुँदैन कोही स्कुल जाने जान्छ कोही काममा जाने जानुपर्छ आफ्नो आफ्नो जानुपर्छ बेलुकाको साँझको खानामा चाहिँ भान्साकोठामा भेला हुँदा त्यसरी बातचित मारेर परिवारसँग छरछिमेकीसँग बात मारेर बस्ने गर्छु पाहुनापात आउँदाखेरि त्यसरी नै बात मारेर हाँस्दै रमाउँदै बस्ने गर्छु